कस हेलो कस्तो छ ए म पनि राम्रो अनि अब ट्वेल्भ त खतम भइहाल्यो अन्त के प्लान छ के गर्ने ट्वेल्भको बाद ए ए कलेज सबै ए के अरे मेरिट ग्रेड्समा छैन मतलब अब कुन कुन कलेज टेस्टहरू दिएर पनि गर्दोरहेछ मार्क्स हेर्दैन मार्क्ससिटहरू हेर्दैन ए टेन्सन नलेऊ तिमीले त भन्दैथ्यौ होइन तिमी ल गर्छौ भनेर अन्त खोई हेर्यौ कलेजहरू ए त्यस्तो टेन्सन नलेऊ हुइहाल्छ के गएर भन्नुपर्छ हो सायद डोनेसनहरू पनि लिन्छ दिनुपर्छ होला त्यहाँ गएर तब सायद एक्जाम हुनसक्छ होला एक्जाम भएपछि चाहिँ तिमी त्यो एक्जाममा पास भए भने चाहिँ त्यो के अरे कलेजको लागि तिमी क्वालिफाई भइहाल्छ अन्त त्यो के अरे त्यो मार्क्स म्याटर गर्दैन नि त पर्सेन्टेज त्यति यो गर्दैन मैले पनि सोचेको थिएँ त म पनि यहाँ सिलगढीमा गर्छु भनेर ए के अरे यो बिए गर्छु भन्दैथ्यौ तर खोई अहिले त फमै आउट भएको छैन भन्दैछ कतिदेखिको खोजेको फर्म भेटेकै छैन

ए मैले त हाम्रो बात भइसक्यो यता मम्मीहरूसँग मम्मीले पनि भन्दैछ छेउछेउमा गर्नु टाढो त नलिनु भनेर अनि तिमी पनि त सोच्नुपर्छ होला अँ अगर तिमी सिलगढीमा गर्छौ भने मलाई पनि भन्नु के हामी सँगै गर्नुपर्छ छेउछेउमा उनीहरूलाई ठिक छ पढ्नुकोलाई